हाम्रो क्षेत्रमा लोकगीतहरू चलिरहेको चाहिँ अब हिमालै चुली त्यो पल्लोपट्टि भन्ने अनि त अल्झेछ क्यारे पछ्यौरी भन्ने अनि वारि जमुना पारि जमुना भन्ने अनि थुप्रै लोकगीतहरू त सुनेको थिएँ तर बिर्सेँछु पो हौ नामहरू पनि अनि अरू त यादै भएन बिर्सेँछु